हाम्रो चाहिँ हिल एरियास भएर अटोहरूको सुविधा छैन ट्याक्सी कारहरू बसहरू मात्रै पाउँछ हो अनि जहाँ जानुपर्दा पनि ट्याक्सी बसहरूमै जानुपर्छ जहाँ स हामी घुम्नुको लागि जाँदा पनि त्यही ट्याक्सी कारहरू नै लगेर जानुपर्छ हो बार भन्नुपर्दा पनि बाटोको सुवि बाटोहरू पनि सुविस्तै छ कति जग्गा बिग्रेको छ तर पनि राम्रै छ हो अस्ति हामी फ्यामिली ट्रिप गएको थियौँ ट्याक्सीमै गएको थियौँ हो कति जग्गातिर होटलहरू पनि राम्रो राम्रो छ लग्जरिस होटलहरू पाउन सक्नुहुन्छ जहाँ पनि घुम्नुको लागि चाहिँ हामी ट्याक्सी बाई ट्याक्सी बाई कारहरू नै लानुपर्छ